हेलो

हजुर तपाईँको स्टोरमा नयाँ जुत्ताहरू आएको छन् होला ए मलाई त जोर्डन ए एयर वान चाहिएको थियो ए त्यसो भए मलाई अब मलाई दुईवटा कलरमा चाहिएको थियो तपाईँले भनिदिनु भयो भने अब ब्ल्याक र नेभी ब्लू दुईवटामा चाहिँ अब तपाईँले प्राइसहरू त्यति नै कति भन्नुभएको थियो प्राइस सर ए मेरो सुजको साइज चाहिँ अब मलाई एकजनाको लागि चाहिँ मेरो सुज साइज सिक्स हो अन्त अर्कोलाई चाहिँ मलाई सिक्स उयो फाइभको साइजमा चाहिएको थियो होइन अन्त मलाई एउटा गिफ्ट गर्नु थियो एउटा चाहिँ मेरै लागि हेरेको थियो अन्त अन्त त्यही साइजहरू मिल्दैन होला फोर त अब अलिक अप्ठ्यारो भएन ए ल ल त्यस्तै कुरा छ अब अब भोलितिर आउँछु होला यसो कुरा गरौँ न ओके हुन्छ ओके